एउटा किताब पढ्नको निम्ति चाहिँ उब यस्तो हुन्छ किताब हेरी हेरी हुन्छ कोही किताब चाहिँ यस्तो हुन्छ जस्तो उपन्यास भए पनि त्यो उपन्यासलाई कसैले विम्ब प्रयोगहरू गरेर लेखेको हुन्छ नि त होइन अन्त त्यसले गर्दाखेरि चाहिँ त्यो बुझ्नुलाई फेरि रि त्यो पन्नाहरू पल्टाउनुपर्ने हुन्छ क्या हो पढ्दै पढ्दै पढ्दै गयो एउटा इन्टरेस्टको कुरा आउँदैओर्दा चाहिँ फेरि को एउटा के पात्र थपिदिन्छ एउटा के विचारहरू थपिदिन्छ त्यति बेला फेरि रि गएर त्यसलाई फेरि रि पढ्नुपर्ने हुन्छ त्यसो गर्दा कोही किताबहरू पढ्नलाई एक महिना पनि लाग्छ राम्रो अब जस्तो पृष्ठ हेरेर पनि हुन्छ कोही अब जस्तो एक सौ एक सौ दस बिसको छ भने हामी मजाले ध्यान लगार पढ्यौँ भने बिहानदेखि बेलुकासम्म पढ्न सकिइहाल्छ जस्तो कविता साधारण त कविता लेखेको छ भने कसैको सिम्पल कविता हुन्छ त्यो कवितालाई हामी मोटामोटी एक घन्टा या डेड घन्टा भित्रमा पढ्न सकिइहाल्छौँ होइन सिम्पल कविता सरर पढ्ने हुन्छ एक खालको एक खालको हुन्छ प्रतीक विम्ब लगाएर लेखिएको कविता हुन्छ जसलाई हामीले एउटै कवितालाई रिपिट तिनपल्ट चारपल्ट गरेर पढ्दाखेरि त्यसमा अलिकति टाइम दिने दिनुपर्ने अब त्यस्तो पनि हुन्छ अब त्यस्तै हुन्छ किताब पढ्नु कविता अब किताब यत्तिमै यत्ति यो एउटा किताब चाहिँ मैले चाहिँ एकै एकै घन्टामा सक्छु भन्ने हुँदैन किनभने सबको आफ्नो आफ्नो एउटा स्तर हुन्छ त्यो स्तरले त्यसलाई समय लाग्छ भन्ने चाहिँ मलाई लाग्छ